मेरोमा त्यस्तो कुनै विशेष कला प्रतिभा त छैन तर पनि मलाई खाना बनाउनु जाँगर लाग्छ खानामा सागसब्जी नयाँ कुरा बनाउने जहिले पनि नयाँ कुरा बनाउनु इच्छा लाग्छ अनि बनाउने कोसिस गर्छु फुलहरू रोप्नु मनपर्छ फुलहरू रोपेर सजाएर राख्नु मलाई सबै काम आफैले जान्नुपर्छ जस्तो लाग्छ पर्फेक्ट नभए पनि म सबै काम अलिअलि गर्छु सिलाइ बुनाइ सिलाइ बुनाइमा क्रस स्टिच चिकन स्टिच एम्ब्रोइड्रीहरू कुर्सीले बुन्ने यस्तो कामहरू अलिअलि गर्छु अनि मलाई एआई गर्न आउँछ आर्टिफिसियल इन्सेमिनेसन गाईको अनि भेक्सिनेसनहरू इन्जेकसनहरू लगाउनु गाईको फर्स्ट एडहरू गर्नु सक्छु मान्छेको पनि फर्स्ट एडहरू गर्नु अब इमर्जेन्सीमा फर्स्ट एडहरू गर्नु त्यो सबै गर्छु म तर मेरो खास विशेष कला चाहिँ छैन है साहित्य क्षेत्रमा अलिअलि लेख्ने कविताहरू रुबाईहरू यसो कोही कोही बेला अलिअलि लेख्ने गर्छु मलाई अरू चाहिँ के आउँछ भने क्राफ्ट गर्नु पुरा मनपर्छ पेपर काटेर कति त क्राफ्टहरू गर्छु